कसैले पनि फोटोग्राफीलाई हबी वा पेसा पेसा बनाउन चाहेमा यही सल्लाह हो कि फोटोग्राफीको अहिले फिल्ड आइले राम्रो छ धेरैले लिइरहेको छ र सोख पनि हुन्छ मान्छेलाई गर्नु अनि अर्को चाहिँ एउटा तपाईँको कस्तो भन्दाखेरि पेसा पनि हुन्छ मतलब राम्रो छ एउटा फिल्ड राम्रो छ फोटोग्रााफीमा कस्तो भन्दा अहिले तपाईँको एकदमै राम्रो छ त्यो तपाईँको फोटोग्राफीलाई हबी बनाएको राम्रो हो मेरो पनि हबी छ मेरो पनि हबी छ अनि मेरा कतिपनि साथीहरू फोटोग्राफर नै हुन् प्रोफेस्नलहरू उनीहरू उनीहरूले राम्रो खिच्ने गर्छन् फोटोग्राफी अनि उनीहरूलाई हेरेर उनीहरूको अहिले दैनिक जीवन हेरेर एकदमै राम्रो एकदमै सटिक पेसा हो यो फोटोग्राफी पहिलाको समयमा थिएन तेस्तो फोटोग्राफरहरूलई त्यस्तो राम्रोसँगले हेर्दैनथ्यो तर आजको दिनमा फोटोग्राफर फोटोग्राफरलाई एकदम इज्जतै दिन्छ फोटोग्राफी राम्रै हुन्छ अहिले अब फोटोग्राफर कसैलाई लियो भने पेसा बनायो भने धेरै राम्रो छ धेरै राम्रो छ एकदम म पनि मनपर्छ फोटोग्राफी अहिले प्राय प्राय सबैले नै फोटोग्राफी गरिरहेका हुन्छन् अनि राम्रो पेसा पनि हो यो हबी सबैको छ यो फोटोग्राफीको हबी सबैको हुन्छ मेरो पनि छ सबैको हुन्छ